यदि तपाईँ राम्रो गायक बन्न चाहनुहुन्छ भने सबभन्दा पहिला त तपाईँकोमा सुर ताल र लयको ज्ञान हुनु पर्छ अनि त्यसपछि तपाईँको आफ्नोभि आफूभित्र आत्मविश्वास हुनु जरुरी छ सबभन्दा पहिले त गायक हुनलाई निरन्तर रियाज गर्नु पर्नेछ गायनलाई नै पेसा बनाउने हो भने एक योग्य गुरुको शरणमा गई गायन अभ्यास गर्नुपर्छ गायन साधना हो पूजा हो र एक सफल गायक बन्नलाई साधक हुनु जरुरी छ र यसरी दर्शकहरूको अगाडि आफ्नो प्रस्तुति दिनभन्दा अगाडि आफूभित्र आत्मविश्वास जगाउनु पर्छ र तपाईँले आफ्नो गायनलाई सुर ताल र लयसँग बाँधेर गाउनु पर्ने हुन्छ